हेलो के तपाईँ टिस्टा बजारबाट मोहन बोल्नु भएको हो गुरुङ रेस्टुरेन्टबाट मैले तपाईँको रेस्टुरेन्टको बारेमा निक्कै सुनेको थिएँ साथीभाइकोबाट राम्रो राम्रो खाना पिनाहरू पाउँछ भनेर अनि मैले पनि तपाईँको रेस्टुरेन्टबाट केही चिज टेस्ट गर्नका लागि खाना मँगाएको थिएँ भात दाल कुखुराको मासु पापड स्प्राइट कोक मँगाएको थिएँ मलाई त्यो मिठो खाना खानको लागि निक्कै उत्सुकता छ र तपाईँले कृपया गरी कति समय लाग्छ होला भनेर बताइदिनुहोस्